दार्जिलिङ जिल्लामा मुख्य उद्योग दार्जिलिङमै भनौँ भने चिया छ अनि यहाँका मानिसहरू हिल देख् हेर्न भनेर आउँछन् अनि उहाँहरूको यो चियापत्तीको उद्योग उनीहरूको यो घुम्न आएको सानो सानो आर्थिक स्रोतहरूले नै अब दार्जिलिङ चलिरहेको छ अनि यहाँ स्कुल कलेज राम्रो भएकोले गर्दाखेरि त्यो पनि एउटा चल्छ कृषि भनौँ नै भने खासै छैन कृषि कृषि उत्पादन यहाँनिर छैन त्यसैले गर्दा का कारखाना पनि यहाँ बहुत कम्तीमा छन् कम्पनीहरू पनि कम्ती छ हाम्रो दार्जिलिङ जिल्लामा उद्योगको उद्योगिक कुरा गर्नु भने आफ्नै उद्योगहरू त्यति हुँदैन यहाँ कम्पनीहरू त बहुतै कम्ती छन् कारखाना कारखाना पनि छ त्यति बिघ्न होइन तर अलिअलि कारखाना छ टी इन्डस्ट्री टी चियापत्तीको बगान चाहिँ हाम्रो यहाँको चाय चाय बगान मुख्य स्रोत हो ती माथि सिनकोना सिनकोना पनि हाम्रो यहाँ दार्जिलिङमा छ जसले दबाई बनिन्छ यो कतिवटा बगान एरियातिर अहिले पनि सिनकोनाको खेति गरिन्छ उहाँ उहाँहरू बिचरा खेतिमा खटिखाने श्रमिकहरू हुनुहुन्छ जो दार्जिलिङ डिस्ट्रिक्टमा बसेर यो सिनकोनाको खेती गर्नुहुन्छ अनि चाय उद्योगको लागि दार्जिलिङ एउटा प्रमुख हो यहाँको चाय चाय चियापत्ती वर्ल्डमा फेमस छ जुन चाहिँ हाम्रो श्रमिकहरूले दिनरात खटेर उहाँहरूको मिहिनेत गरेर पानी बर्खा केही नभनीकन उहाँले खेती गर्नुहुन्छ त्यसले गर्दा यसको कमाइ पनि यहाँ राम्रो छ अरू हाम्र यहाँबाट सानो सानो उद्योगहरू छन् जुन मान्छेले घरमा पनि गरिराखेका छन् यसेरी नै दार्जिलिङको खेत उयेसमा चलिरहेको छ